हलो मैले क्याबको लागि कल गरेको थिएँ र भोलि हामी अब एयरपोर्ट जाँदैछु हो अनि तपाईँ छिटो आई आइदिनुपऱ्यो अब भोलिको लागि अब अब हामी थुप्रोजना पनि छ प्लस हामी गएर अब एउटा जग्गा रोक्किनु पनि छ प्लस त्यहाँ हाम्रो केही सामानहरू लिनुछ त्यहाँ ट्रेन ऊ यो ट्रेनबाट जानुपर्छ केही भयो भने गाडी ढिलो हुन्छ होला त्यही लागि चाहिँ तपाईँ छिटो आ आउनुपऱ्यो र हामी त्यो छिटो पुगेर हामीले टिकेटहरू वगेरा सबै कुरा चेकिङहरू राम्रोसँगले गर्नुपऱ्यो त्यहाँखेरि भन्दाखेरि तपाईँ छिटो आएर अब राम्रो राम्रोसँगले अब आस्ते अब त्यो लाइसेन्सहरू चेक हुन्छ होला वगेरा छ होला त्यही लागि नि तपाईँ छिटो आइदिनुपऱ्यो हामी यहाँ बेस्सी छ स्टुडेन्टहरू पनि अब हामी हाम्रो इक्जाम छ त्यो टाढो त्यो लागि तपाईँको छिटो आइदिनुपऱ्यो प्लस तपाईँ अब तपाईँ आएर अब हामी त्यहाँ चेकहरू गर्नुपऱ्यो हाम्रो सामानहरू पनि धेरै धेरै छ प्लस अब हामी छिटै रेडी भएर बस्छु तपाईँ छिटो आइदिनुहोला एस भनिदिन्छु अनि तपाईँ ढिलो नआइदिनु बस बस स्ट्यान्ड छ रेलवे आइदिनु अनि हाम्रो क्याब भोलि ढिलो नहोस् छिटो छिटो गरिदिनुहोला त्यहाँखेरि भन्दाखेरि अब हामी अनि उता जानुपर्छ त्यो लागि तपाईँ आइदिनुपर्छ होला अनि त अन् अनि त आउनुपर्छ ल ढिलो नागरिदिनु त्यही भनिन्छु अनि त तपाईँको त्यो लाइसेन्सहरू पनि बोकिराख्नू प्लस त्यहाँ चेक होला सिली त्यो सिलिगुडी बाटोमा जाँदाखेरि सो बी राम्रोसँगले आइदिनु त्यही भन्छु अनि त्यहाँखेरि भन्दाखेरि अब हा हाम्रो थुप्रो छ साथीहरू हाम्रो ब्यागहरू ब्यागहरू पनि छ ब्यागहरू छ पुरा हाम्रो सामानहरू लिनुपर्छ अनि त्यहाँ भन्दाखेरि

बाटोतिर पनि अब त्यो पेट्रोलहरू किन्छ होला प्लस पेट्रोल डिजलहरू त्यो तपाईँले त्यो फुल गरेर आउनुपऱ्यो प्लस जग्गा जग्गामा हामी रोकेर अब ऊ यो सामानहरू किन्नुपर्छ सो त्यही लागि चाहिँ भन्दैछु तपाईँ छिटो आइदिनु त्यहाँ फेरि भन्दा अब अनि ढिलो भयो अब गइहाल्दा ढिलोहरू भयो भने चाहिँ अब त्यहाँ रेस्टुरेन्टतिर गएर खाना प्याकहरू गरेर जानुपर्छ हामी त्यहाँ गएर अब फ्लाइट ढिलो हुन्छ छिटो हुन्छ त्यो अब हामी यताबाट भन्नु त सक्दैन त्यो छिटो गर्नुपर्छ हाम्रो त्यही लागि चाहिँ अब तपाईँलाई रिक्वेस्ट गर्दैछु कि भोलि छिटो आई आइदिनु अब हामी जानुको लागि प्लिज